मैले आजभन्दा एक हप्ताअगाडि एउटा नयाँ आएको रहेछ फोन रियलमी इलेभेन र मैले त्यो त्यो फोन किनेँ अनि किनेर अहिले आज एक हप्ता भयो आजसम्म मैले त्यो फोन चलाइरहेको छु र एकदमै राम्रो रहेछ फोन हगि फोनको क्यामरा भयो सर्विस एकदमै राम्रो रहेछ मलाई एकदमै राम्रो लाग्यो अनि मैले साथीकोबाट थुप्रैबाट सुनेको थिएँ रियलमी राम्रो हुन्छ भनेर अनि मैले आज आजभन्दा एक हप्ताअगाडि लिएको थिएँ साँच्चै मलाई आज अनुभव भइरहेछ एकदमै राम्रो रहेछ क्यामरा सर्विसहरू सबै राम्रो रहेछ